दाजु मैले तपाईँको दोकानबाट हेयर ओइल लएको थिएँ लगेको थिएँ र मेरो हेयरमा चाहिँ एकदमै रा राम्रो सुटै भएन र मेरो कपाल चाहिँ पुरा झर्न थाल्यो हो अनि त यसो राम् नराम्रो जिनिसहरू चाहिँ नबेच्नु होला है दोकानमा सुट गर्दैन रहेछ र मान्छेको कपाल बिगारिदिने रहेछ नेक्स्ट टाइम चाहिँ अर्कोपालि चाहिँ अलिक राम्रो प्रडक्ट लिएर आउनु होला